अहिले चाहिँ होइन धेरै फाइदा छ हाम्रो यहाँ गाउँहरूतिर होइन किनकि अब पहिला चाहिँ होइन अब बोजुबाजेहरू पनि बिमारी हुँदाखेरि चाहिँ होइन बिमारी हुँदाखेरि अब हस्पिटलहरू त्यस्तो हस्पिटलहरू केही थिएन होइन अनि घोडागाडीहरूतिर त्यस्तो गाडीहरू केही थिएन होइन सिर्फ बोकेर लिएर जानुपर्ने त्यस्तोमा कत्ति मुस्किल हुन्थ्यो होइन कोही कोही बेला त बोक्दा बोक्दा आफू पनि लड्ने त्यस्तो टाइपको पनि भएको थियो होइन र अहिले चाहिँ होइन अब हाम्रोमा धेरै फेसिलिटी छ हस्पिटल बनिएको छ स्कुल बनिएको छ नोकरीको लागि ट्राई गर्ने त्यस्तो सबै फेसिलिटीहरू पाएको छ होइन यस्तो सेलफोनहरू पाएको छ यस्तोमा हामीले अब स्कुल जाँदाखेरि केही बुझेन भने पनि होइन यस्तो सबै बोल्नसक्छ भन्नु पर भन्नु मात्रै पर्छ यो यस्तोको यस्तो हो त्यस्तोहरू सबै कुरा भन्छ होइन अब म्याथ हामीले सकेन अरे बुझेन अरे होइन ट्युसनतिर अनि गुगल छ युट्युब छ हामी युट्युब गुगलहरूबाट होइन भन्न सक बोल्नुपर्छ हामीले म्याथ बुझेन त भन्नुपर्छ अन्त म्याथको ठक्कै आउँछ हामीले बुझ्नसक्छ त्यो म्याथ होइन घर बसी बसी सबै कुरोको सुविस्ता छ अहिले हाम्रोमा होइन धेरै टेक्नोलोजीहरू अघि बढेको छ हाम्रो यो गाउँहरूतिर पनि सबै सुविस्ताहरू छ होइन पहिला अब गाडीहरू थिएन होइन अहिले चाहिँ अब गाडी बाइक साइकल स्कुटी यस्तो यस्तो सबै सामानहरू निस्किएको छ होइन अनि अब पहिलाको चाहिँ होइन अब पहिलाको चाहिँ घरमा घरहरू पनि अर्कै थियो होइन अर्को चित्राहरूको थियो अन्त अहिलेको घरमा चाहिँ के छ यस्तो सबै सुविस्ताहरू छ टोयलेट बाथरुमहरू सबै भित्रै हुन्छ होइन यस्तो

केराको पत्ताहरूले यसरी हम्काउँथ्यो होइन अ पहिला छाता थिएन होइन छाता पनि अब त्यस्तो केराको पत्ताहरूले बनाउँथ्यो कि त मानेको पत्ताहरूले बनाउँथ्यो होइन छाता त्यस्तोमा पुरा बोजुबाजेले त धेरै धेरै अप्ठेरो पर्थ्यो होइन अहिले चाहिँ अब हाम्रोमा के छ छाता पनि छ होइन पेन्सिल कपीहरू सबै कुरोको छ अहिले सुविस्ता पहिला ना पेन्सिल थियो न कवि थियो न स्कुल पनि थियो होइन केही त्यस्तो केही सुविस्ता छै थिएन होइन अहिले चाहिँ हाम्रोमा सबै कुरो सुविस्ता छ होइन अब पहिला हामीले हामीले पहिला होइन हामीलाई बोजुहरूले भन्नुभएको होइन ब्रस यस्तो ब्रसले गर्थेन अरे त्यस्तो कस्तो डालाहरू भाँचेर यसरी दाँत मोल्थे अरे अहिले त ब्रस पनि आएको छ कोलगेटहरू सबै कुरो आएको छ होइन अगर हामीले अहिले चाहिँ अब हामीले अब हामी कतै राति गएको थियौँ होइन राति गएर घर आइपुग्यौँ अरे राति नै आयौँ अरे होइन अब हामीलाई त भोक लाग्छ अब हामी त राति बनाउन सक्दैनौँ त्यही भएर हामीले अर्डर गर्दा पनि हुन्छ अन्त खाना घरमै आइपुग्छ पहिला चाहिँ यस्तो केही सुविस्ता थिएन अरे होइन न टिभी थियो होइन न केही थियो पहिला चाहिँ अब जहाँसुकै जाओस् घरमा आएर खाना बनाउनु पर्थ्यो अरे आफूले नै होइन अनि त्यस्तो थियो अहिले चाहिँ अब सबै कुरा आइपुगेको छ होइन अहिले अब बोजुबाजेहरूलाई कोडी लाग्यो भने पनि होइन एन्टरटेनको लागि होइन मोबाइलहरू हेर्दा पनि हुन्छ अनि टिभीहरू पनि हेर्दा पनि हुन्छ सबै कुरो हेर्दा पनि हुन्छ होइन मोबाइलमै पिक्चरहरू आउँछ होइन अब यस्तै के के हेर्न मनलाग्छ सबै कुरो आउँछ होइन अनि अहिले नानीहरूको लागि खेल्नु जा भन्यो भने फुटबलहरू खेल्छ क्रिकेट होइन भलिबलहरू सबै कुरो निस्किएको छ होइन अनि पहिलाकोमा चाहिँ के भएको छ भने पहिला खेल्नु जा भन्दाखेरि होइन यस्तो के अरे क्रिकेट त खेल्थ्यो नि तर डन्ठीको बनाउँथ्यो क्रिकेट होइन त्यस्तोहरूको थियो होइन अहिले चाहिँ अब डन्ठीको मजाले मोटो पाराले बनाउँछ क्रिकेट बल यत्रो यत्रो तिमीलाई तपाईँलाई जस्तो खेल्न मनलाग्यो त्यस्तै खेल्ने टाइपको बलहरू सबै कुरो सुविस्ता छ होइन अहिले अनि खेल्नु जा भन्यो भने जाने होइन खेल्नु बल भलिबल खेल्ने कि क्रिकेट खेल्ने कि सबै कुरो अब हामीले त्यस्तो सकेन भने पनि मोबाइलबाट सिक्दा पनि हुन्छ नभए काहीँ कोचिङ गयो भने पनि हुन्छ पहिलाको यस्तो केही पनि थिएन अरे होइन अनि पहिला खानाहरू अब खानाहरू त चाहियो हामीलाई होइन खानाहरू खाँदाखेरि चाहिँ होइन अब धान त रोप्नुपर्यो धान रोप्यो भने त खाना पाउँछ होइन खाना खानाको लागि धान रोप्दाखेरि चाहिँ होइन आफै खन्ने होइन अन्त बीज रोप्ने र उम्रिने अनि अहिले चाहिँ धेरै अघि बढेर टेक्नोलोजीहरू होइन जस्तो कि ट्र्याक्टरले खन्ने हामीले बीज लगाउने होइन अनि के अरे फलेपछि मसिनले काटिदिने त्यस्तो सुविस्ता निस्किएको थियो अब पहिला चाहिँ होइन त्यस्तो केही सुविस्ता निस्किएको थिएन होइन अब पहिला चाहिँ धानहरू पुग्यौँ भने पनि आफूले गएर त्यत्रो घाममा होइन कँचियाले काट्नुपर्ने होइन त्यस्तो थियो होइन अहिले चाहिँ अब धेरै राम्रो निस्किएको छ टेक्नोलोजी होइन अहिले पहिलाको भन्दा अहिले धेरै डिफ्रेन्ट छ हाम्रो बोजुबाजेहरूलाई पनि अहिले धेरै खुसी लाग्छ